नजिकको सहर अथवा राज्यहरूमा यात्रा गर्दाखेरि धेरै समस्याहरूको समाधान गर्नु परिरहेको छ विशेष चाहिँ सामानहरू आफ्नो सामानहरू प्रायः प्रायः हराउने गरेको लुटपाट हुने गरेको यस्तो समस्याहरू चाहिँ आइपरेको आइपरेको छ